पर्यटकलाई आफ्नो क्षेत्रमा आकर्षित गर्नुको निम्ति आफ्नो क्षेत्रलाई सफा राख्नु पर्छ साथै पर्यटकहरूको सुविधाको लागि भाडाहरू सार्वजनिक गर्नु पर्छ र होटेलहरूमा एसओपी स्ट्यान्डर्ड ओपरेटिङ प्रोसिजरहरू लागु गर्नु पर्छ अनि बाटोघाटो पनि मरम्मत गरेर राम्रो बनाउनु पर्छ ताकि पर्यटकहरू आउँदा सुविधा होस् अनि साथै ट्राफिक व्यवस्थालाई पनि सुदृढ बनाउनु पर्छ